आफ्नो क्षेत्रबाट चिन्ने राजनीतिक दल र नेताहरू अब को को छन् भन्दाखेरि एउटा त भइगयो असोक भट्टाचार्य राजु विष्ट सर अनि ममता ब्यानर्जी छन् र उनीहरूका मुद्दाहरू के के हुन् भन्नेदेखिको अहिले त हालैमा अब गोर्खाल्यान्डको मुद्दाहरू चर्किन्दैछ अब पाँच डेसिमलको बारेमा पनि धेरै नै चर्चा बिचर्चाहरू गरिन्दैछ र उनीहरूले उनीहरूले हामीलाई नागरिकको रुपमा कसरी मद्दत गरेको छन् भनेदेखिको अहिले द्वारे सरकार बाट हामीलाई अब जस्तो एसटी सार्टिफिकेट बनिन्छ पर्जा जमिनको पर्जापट्टाहरू बनिन्छ त्यसमा अलिकति नागरिकको रूपमा हामीलाई मद्दत गरेको छन्